हेलो म्याम मेरो एकदमै एउटा उयो इम्पोर्टेन्ट कुरा गर्नु थियो कि तपाईँसँग त तपाईँको टाइम छ भने एकछिन बात मार्नु हुन्छ ए हजुर हेर्नु न मैले उयो एकजना स्टुडेन्ट छ कि हाम्रो क्लासमा अनि अब त्यो स्टुडेन्टले चाहिँ अब मलाई एकदमै अब परेशान गरिरहेको छ अन्त अब पढाउँदा ओर्दा पनि पछि फर्केर पढाउँदाधरि अब मलाई अब कराएर उयो गरेर हल्ला गरेर गर्दैछ हो अनि उसको पढाइमा पनि त्यस्तो राम्रो छैन अन्त पढाइ विषय मैले केही पनि ऊ उसलाई केही भनिहाल्यो भने पनि अब ठुलो श्वरमा बोल्छ अब टिचरसँग बोल्नु पर्ने त्यही अब उसको एकदमै म्यानर्सहरू चाहिँ छैन अन्त त्यसले गर्दा मलाई अब धेरै दिन भइसक्यो किनभने मैले जोइन गरेको अब दुई महिना भइसक्यो अन्त दुई महिना नै उसले त्यसरी नै रेगुलरले रेगुलरली मलाई अब वाक्कै पारिसक्यो अब मैले टिचर भएर पनि म कुट्नु पनि भएन उसलाई हो अर्काको नानीलाई किन पनि कुट्नु अन्त त्यसले गर्दाखेरि पनि अब तपाईँलाई चाहिँ आज कमप्लेन त गरेको मैले अस्तिदेखिको भनौँ भन्दै थिएँ तर अब अब तपाईँको पनि अब टाइम हुँदैन अब अब स्टुडेन्टलाई किन वाक्कै पार्नु एक पल्ट त हो भनेर कल गरेको थिइनँ तर आज चाहिँ अलिक ज्यादै भयो किनभने क्लासमा आज अलिक झगडा परेको जस्तै भयो मैले बाहिर जाऊँ भन्दा पनि अब गएन अन्त म नै क्लासबाट निस्केँ अन्त स्टाफ रुममा आएको थिएँ अनि तपाईँको के अब सुझाउहरू छ मैले कराउनु त कराएको थिइनँ तर कोही कोही बेला त अब उसले अलिक ज्यादा नै गर्दाखेरि चाहिँ मैले उसलाई भन्नु त भनेको छु उसलाई वार्नहरू त गर्नु त गरेको छु तर मुखहरू लागेर उयो गरेर अब जवाबहरू लागेर गरेको गऱ्यो मलाई त अब क्लासमा उसले होमवर्कहरू पनि त्यस्तो राम्रो गर्दैन ह्यान्ड राइटिङहरू पनि एकदमै अब खराब छ अन्त अब पढाइमा पनि त्यस्तो राम्रो छैन ऊ अब युनिफर्महरू पनि एकदमै नराम्रो लगाएर आइरहेको हुन्छ उसलाई तर अब सबैको अब घरको अवस्था एउटै हुँदैन त्यसले गर्दाखेरि पनि अब म अब धेरै कुरा भन्दिनँ किनभने आफूले भोगेर आएको कुराहरू याद हुन्छ नि त अन्त त्यसले गर्दा म केही पनि भन्दिनँ तर अब मलाई त अब अब म त कोही होइन जस्तो गर्दैछ मलाई अहिले त हजुर एकदमै डिसरेसपेक्ट गर्दैछ नि हजुर अब केही कराउनु पनि हुँदैन साथीहरूको छेउमा फेरि लाजहरू हुन्छ भनेर पनि म धेरै पटक कराउँदिनँ उसलाई बाहिर लगेर नै अब कुराहरू सम्झाउँछु तर पनि एकदमै झर्केरहरू बोल्छ

ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु तपाईँको टाइमको लागि अब भोलि भोलि म अफिसमा एक पल्ट फेरि तपाईँ भएकोमा आउँछु नि ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु म्याम